एज अ कुकिङ अब मैले हबी अप्नाउँदा चाहिँ अब अहिले फिलहाल चाहिँ अब पहिला त अब माई फ्यामेली नोज कि मलाई कुकिङ गर्नु आउँथेन तर अहिले चाहिँ जब अब मेरो अब भ्याकेसन हुन्छ मेरो समरको भ्याकेसन दसैँको भ्याकेसन हुन्छ त्यतिबेला चाहिँ घर गएर म आफै कुक गर्छु सो अब कति अब मैले नजानेको कुराहरू चाहिँ सिकाइदिनुहुन्छ जस्तै अब कति कुरा अब म आई एम नट पफेक्ट अहिले चाहिँ फिलहाल चाहिँ अब आमाहरू भनेको त आमाहरू नै हुन्छ नि त अनि आमा र मेरो बोजूले चाहिँ अब मलाई हेल्प गर्छ अब कुन चाहिँ कुरा कति हाल्नु कस्तो कस्तो पाराले पकाउनु अब कति कुरा त म जान्दिनँ नि त अनि मलाई हेल्प गर्नु हुन्छ अनि अहिले चाहिँ अब मेरो फ्यामिली पनि खुसी छ अब मैले अब अब पकाउनु जाने भनेर चाहिँ अब पहिला चाहिँ म केही गर्थिनँ नि त अहिले चाहिँ अब सो म भ्याकेसनमा जाँदा चाहिँ म सबै आफै गर्छु सो खुसी हुनुहुन्छ अनि मलाई नजानेको कुराहरू हेल्प गर्नु हुन्छ